हजुर म बिचको पुस्तामै आउँछु किनभने अब मेरो मभन्दा अघाडिको पनि मैले देखेँ अनि मभन्दा पछाडिको पनि मैले देखेँ होइन अनि विभिन्न कसरी हुन्छ पहिलाको पुस्ताहरूदेखिन् अहिलेको पुस्ता भन्दाखेरि चाहिँ पहिलाको जमानामा फोन थिएन अहिलेको जमानामा फोन छ पहिलाको जमानामा टिभीहरू पनि हेर्नु पाउँथेन टिभीहरू हेर्नु पनि कहाँ कहाँ जानु पर्थ्यो होइन तर अन्त अहिलेको जमानामा चाहिँ हामी घर घरमै टिभी पाउँछौँ होइन पहिलाको जमानामा फोनहरू थिएन होइन पहिलाको जमानामा लेन्डलाइन थियो त्यो पनि निक्कै देर बाद आयो लेन्डलाइन पनि होइन तर अब अहिलेको जमानामा चाहिँ सानो सानो नानीहरूदेखिन् लिएर ठुलो ठुलो मान मान्छेहरू सबैले नै फोन बोक्ने गर्छ अनि पहिलाको जमानामा हामी बजारहरू जाँदाखेरि हिँडेर जानु पर्थ्यो हिँडेरै आउनु पर्थ्यो होइनन तर अब अहिलेको जमानामा चाहिँ के छ भन्दाखेरि गाडीमा जानु गाडीमा आउनु त्यहीँ सानो सानो डिस्टेन्स सानो सानो के भन्छ सानो सानो के भन्छ हौ त्यसलाई सासानो सानो उइसमा पनि अब गाडीमै जाने गाडीमा आउने गर्छ होइन अहिलेको मान्छेहरू पहिला पुरा हिँड्ने उयो थियो अहिले पुरा त्यस्तो कम्ती भएर गइरहेको छ अन्तखेरि पहिलाको कुरा के भन्नु पर्दाखेरि अब पहिलाको जमानामा अब टाडोढोबाट मान्छे बोलाउनु पर्दा उयो गर्नु पर्दा सारो पर्थ्यो त्यतीबोला फोनको जमाना थिएन अनि अहिले चाहिँ फोनको जमाना छ यस्तो गाउँमा केही परिहाल्यो या आफन्तमा केही भइहाल्यो भने फोन गरेर बोलाउन सकिन्छ आजकल चाहिँ छिट्टो छिट्टो गरेर